म अहिले यहाँ रुममा छु र अलिकति भोक पनि लागिरहेछ र तपाईँको तपाईँले मलाई के अरे एउटा युज एन्ड थ्रो कुनै थालहरूतिर मलाई चाउमिन पठाइदिनुहोस् है एक प्लेट है